मलाई चाहिँ खानाहरू नयाँ नयाँ पक बनाउनु सिक्नु पुरा चासो लाग्छ र पैला पैला अब यो युट्युबको जमानाभन्दा पहिला पहिला चाहिँ मैले रेसिपी बुकहरू जस्तै म्यागजिनहरूबाट समचार पत्रहरू पत्रिकाहरूबाट पनि सिकेर गर्थेँ र अहिले चाहिँ युट्युबले गर्दा झनै सजिलो भएको छ र कुकिङहरू चाहिँ म थुप्रो हेर्छु जस्तै कान्छी किचन इजी किचन अन्त यो युट्युबको अनि टिभीको पनि यो फुडफुड सोहरू योहरू पुरा हेर्नु मन लाग्छ र अहिले सजिलो भएको छ यो कुकिङ सोहरूले गर्दाखेरि